मैले सरकारी योजनाहरूबाट लाभ चाहिँ के लिएको छु भने गत वर्षदेखि चाहिँ लक्ष्मी भण्डारले स्किमको महिनामा पाँच सौ रुपियाँ पाउँदैछु